ए हेलो आन्टी नमस्ते हजुर कालिम्पोङमै छु त आन्टी स्कुल लाग्नु थाल्यो नि हिजोदेखि म त फिलोमिना सेन्ट फिलोमिना

ए हजुर ए हजुर आन्टी टाढो टाढो भन्दा पनि टाढै हो अब बजारदेखिको त अलिकति गाडीमै जान्छ हामी त कि अन्त आठ माइल हो हजुर गाडीमै जान्छ गाडी माथिसम्म पुग्छ नि स्कुलसम्मै कि अन्त कुन योपालि अब आउनेपालिदेखि लाउनु हुने टू थाउजन ट्वेन्टी फोरदेखिको ए हजुर ए हजुर राम्रो छ त स्कुल त कि अन्त अब फर्म चाहिँ यो केरे दसैँ तिहारको छुट्टी सकिने साथ फर्महरू बाँढ्नु थालिहाल्छ आन्टी म त पिजी बस्छु नि आन्टी ह हजुर ठिकै छ त यहाँ त शीतलै हुन्छ त्यस्तो गरम हुँदैन हजुर पानीको त हाम् हामी बसेकोमा त सुबिस्तै छ तर पानीको चाहिँ पुरा प्रोब्लम छ भन्छ कि कालिम्पोङमा तर हामी बसेकोमा चाहिँ सबै म्यानेज गरिदिनु भएको छ अनि सुबिस्तै छ हजुर ए हुन्छ पहिला फर्महरू निकालेर पहिला एड्मिसनहरू गर्नुहोस् न कि स्कुलको विषयमा अन्त त्यहाँदेखि पछि कुरा गर्दा हुन्छ नि यहाँ त सबै थुप्रोवटा रुम छ कि राख्छ नि आन्टीहरूले त पहिला चाहिँ तपाईँले स्कुल पाउनु पऱ्यो नि हजुर ए हजुर हामीले त निकाल्दा हुँदैन नि रिजल्टहरू चाहिन्छ हो अन्त कुन चाहिँ क्लासमा लगाउनु हुने हो अन्त त्यो क्लासको त फर्म निस्किन्छ कि निस्किँदैन ठुलो क्लासहरूको त निस्किँदैन नि त सानो क्लासहरूको मात्रै निस्किन्छ अन्त तपाईँले एसो कोही चिनाजाना छ टिचरहरू अथवा कोही भने चाहिँ कुरा गरिराख्नुहोस् न अहिले नै आएर कुरा गर्दा पनि हुन्छ हजुर हजुर रिजल्टहरू चाहिँ लिएर आउनु पऱ्यो ए हुन्छ हुन्छ आन्टी